हजुर सुन्दैछु

पाइन्छ पाइन्छ यता लगाएर चाहिँ छोड्नुपर्छ बारबेर पार्नुपर्छ त्यसका लागि पनि खेताला लगाउनुपर्छ नि खेतला लगाएर वरिपरि बारबेर गरेर चाहिँ तैयारी पार्नुपर्छ नि यहाँ हप्ताभरिमा चाहिँ पाइन्छ हुन्छ

अँ ठिकै छ ठिकै छ त्यसै गर्नुपर्छ हुन्छ खानापिना तयारी भयो नि तपाईँको लागि के पकाइदिनु खे खेतालालाई खानासाना बनाइदिनुपर्छ नि बाह्र बजेको हेरौँ न मिल्छ मिल्छ

कम

सात आठजना बोलाउनुपर्छ नि हुन्छ नानीहरू पनि आउँछ के कुखुराहरू नि काटकुट गरेर पकाउनुपर्छ नि अनि त हुन्छ हजुर हजुर

हुन्छ हुन्छ हुन्छ हुन्छ